छिरिङ बहिनी मलाई दिवालीको लागि अलिकति फ्रुट्सहरू चाहिएको थियो कि तिम्रोमा कस्तो कस्तो फ्रुट्स छ हौ दोकानमा मलाई सबै मिलाएरै चाहिएको कि यो दिवालीको लागि पूजामा हजुर ए छ है हजुर त्यो सबै मिलाएर चाहिएको कि फेरि यसो भाग पनि बाँड्नु छ नि त अन्त भाग बाँड्नुको लागि एसो फ्रुट्सहरू पनि हालेर दिउँ भनेर नि अन्त तिम्रोमा पुरै छ है अनि फ्रेस होला नि एकदमै

अँ अँ अँ अँ ए डेली आउँछ है अँ अँ अँ त्यसो भए भेराइटी विभिन्न किसिमको पाउन सकिन्छ बहिनीकोबाट ए अँ अँ अँ अँ आरुचाहरू पनि छ है ए हजुर

ए त्यस्तो पनि छ हजुर त्यही त मलाई चाहिएको छ कि अब भोलि होइन पर्सी अब आइतबार त लक्ष्मीपूजा हो है म शनिबार आउँछु कि यसो उत्यो गरिराखिदेउ न ल साथीहरूले पनि सोध्दैथियो छिरिङ बहिनीकोमा सोधिदिनु नि हौ फ्रुट्सहरू कस्तो छ भनेर भन्दैथियो कि अनि अब मैले ल भनेको छु अब उनीहरूलाई पनि म फोन गरेर बताइदिन्छु हो बहिनीकोमा नस्पती छ आइफल छ केरा छ अङ्गुर अङ्गुर छ है अहिलेको अहिलेको निस्केको आरुचा आरुबगडाहरू पनि छ अन्त हजुर हजुर अन्त

अँ अँ अँ ए अँ अँ अँ अनि यहाँ चढाउनु खास चाहिँ अब लक्ष्मीपूजाको दिन चढाउनु चाहिँ उखु चाइन्छ नि उखु चाहिँ छ कि छैन ए अँ अँ अन्त बहिनी अब त्यो फ्रुट्सहरू मगाउँदा नि त्यो कमलको फुलहरू पनि मगाउनु नि हौ अँ कमलको फुल भयो हो त्यहाँदेखि त्यो कमलगट्टा भन्दरहेछस नि कमलगट्टा भन्छ कि हो त्यो त्यस्तोहरू चढाउनु पर्छ नि त पूजामा अनि त्यसले गर्दा नि

अँ म एकपल्ट भोलि फोन गर्छु कि अन्त यी मेरो साथीहरू पनि छ दुई तिनजना साथीहरू पनि आएर हेर्छ नि ल तर एकदम फ्रेस राम्रो मैले भनिराखेको छु मेरो बहिनीको दोकानमा छ भनेर कि फेरि उत्यो हुन्छ नि त उनीहरूलाई हो बिस्वाद हुन्छ राम्रो पाएन भने अन्त राम्रो फ्रुट्सहरू फ्रेस फ्रुट्सहरू ल्याइदिनु नि ल ल ल ल ल म आउँछु है पर्सी ल